मैले एउटा चाइनिस सामान किनेको थिएँ त्यो सामान थियो बिजुलीको बल्ब कति नराम्रो रहेछ बल्ब हाल्ने बितिक्कै त्यो बल्ब बल्ब हाल्ने बितिक्कै करेन्ट लाग्दो रहेछ लामो पनि नथाम्दो रहेछ उज्यालो पनि राम्रो नदिने यो चाइनाको सामान त किन्नु नहुने रहेछ साह्रै नै नराम्रो बनाउँनु जान्दैन रहेछ बरु हाम्रो देश भारतले कति राम्रो राम्रो सामानहरू बनाउँछ भारतकै सामान किन्नु पर्ने रहेछ हो ठिक्कै हो हाम्रो मो मोदीले ठिकै भनेको रहेछ आफ्नै सामानहरू देशमा बनाएको सामानहरू किन्नु भनेर अब त अबदेखि त हामी चाइनिस प्रडक्ट किन्दैन अबुइ बल्ब त झन् पिटिक्कै किन्दैन एकदम तपाईँहरूले यो चाइनिस प्रडक्ट राम्रो बनाउँनु छ भने राम्रो बनाउँनुहोस् तपाईँहरूले